दार्जिलिङ जिल्लामा मुख्य शैक्षिक संस्थाहरू धेरैवटा छ जसमा अब कलेजहरू भयो विद्यालयहरू भयो है पोलिटेकनिक भयो आइटिआई भयो र आहिले त प्रायः त्यो स्कुलमा भोकेसनल क्लासहरू पनि गराउँछ जो चाहिँ अब डिप्लोमाहरू हुन्छ जसले चाहिँ अब प्रेक्टिकल नलेजहरू बढाएर जान्छ एउटा स्किल एउटा स्किल चाहिँ अब सिकेर जान्छ जसले चाहिँ अब भोलिको दिनमा आफ्नो मेन प्रोफेसन पनि बनाउन सक्छ र अब धेरैवटा विषय पढ्नेहरूलाई पनि अब कलेजतिर अब सबै फेसिलिटीहरू चाहिँ छ अहिले जसमा अब आर्ट्स साइन्स कमर्सहरू त कमन भइहाल्यो र अहिले अब जर्नलिजमहरू गर्नेहरूलाई पनि छ अरू अब कम्प्युटर साइन्स गर्नेहरूलाई पनि अब यहीँको यहीँ हाम्रै दार्जिलिङ जिल्लाबाट फेसिलिटीहरू चाहिँ छ र अर्को अब जसले चाहिँ अब एडभेन्चर या एक्सपेडिसनपट्टि पनि आफ्नो करियर बनाउनु हुन्छ त्यसको लागि पनि अब हिमालयन माउन्टेनियरिङ इन्स इन्स्टिट्युट चाहिँ छ जो चाहिँ भारतमा पहिलोचोटि नै यहाँनिर इस्टाब्लिस भएको छ दार्जिलिङमा हो जो चाहिँ अब लगभग इन्डियामा चाहिँ ज्यादा चाहिँ छैन दुई तिनवटा होला र मुख्य चाहिँ अब हाम्रो एचएमआई हो त्यहाँबाट पनि अब धेरै अब इच्छुक मान्छेहरूले चाहिँ अब तालिम लिएर त्यहाँबाट बेसिक भयो एड्भान्स भयो इन्सट्राक्टरको कोर्सहरू गरेर अब विश्वको कुनै पनि अब पर्वत एक्सपेडिसनहरू चाहिँ अब लिड चाहिँ गर्न सक्छ त्यतिको चाहिँ अब हाम्रो एचएमआईबाट पनि गराइदिन्छ र त्यसैले गर्दाखेरि चाहिँ अब प्रायः जस्तो फरेनर्सहरू आएर चाहिँ अब यहाँबाट ती स्किलहरू चाहिँ सिकेर जान्छ पास आउट भएर उहाँहरूले अब सार्टिफाइड एकजना एक्सपिडिसन लिड गर्ने मान्छेहरू चाहिँ यहाँबाट अब सार्टिफाइड भएर चाहिँ जान्छ